हामी पहाडमा बसेका कारणले गर्दाखेरि पहाडमा चाहिँ हाम्रो पानीहरू सबै शुद्ध नै छ र यो चाहिँ हाम्रो आफ आफ आफ्नो आफ्नो पानीका मुहानहरू छन् र यो पानीका मुहानहरूबाट शुद्ध पानीहरू आउने गर्छ र हामीले यही नै खान्छौँ लुगा धुनेहरूमा चलाउँछौँ र यसको लागि हामीलाई कुनै फिल्टरको चाहिँ आहिले आवश्यक चाहिँ छैन